दार्जिलिङ एउटा लोकप्रिय जग्गा भएकोले गर्दाखेरि यतानिर होमस्टे होटेलहरू अन्त पेयिङ गेस्टहरूमा पुरा लोकप्रिय छ यतानिर होमस्टेको कुनै दरकार छैन यतानिर रेन्ट पनि पुरै पाइन्छ सानो रुमहरू तपाईँले तिन हजार नभए चार हजार प्रति महिनामै पाइन्छ तपाईँको पेयिङ गेस्ट पनि पुरै अप्सनहरू छ यतानिर तपाईँको पेयिङ गेस्ट यतानिर सातदेखिको पाउन थालिन्छ